यहाँ कहिल्यै नआएको व्यक्तिहरू फस्ट टाइम आउँदाखेरि हामी हाम्रो संस्कृति हामी संस्कृति देखाउँछौँ जस्तै वहाँहरू दसैँको टाइममा कोही नयाँ व्यक्तिहरू आइपुग्नु भएको छ भने हामीले हाम्रो संस्कृति देखाउँदाखेरि वहाँ धेरै खुसी हुन्छन् खुसी हुन्थे पहिला पहिला जस्तै हाम्रो दसैँमा हामीले सेलरोटीहरू पकाउँछ केटाहरू दौरा सुरुवाल केटीहरूले चौबन्दी चोलो भेषभूषा लाउँछन् र खानाहरू पनि मिठो मिठो सेलरोटी सेलरोटी आलुको अचार बयममा हालेको मुलाको अचारहरू तिलको अचारहरू बनाउँछन् नयाँ हामी दसैँ तिहारमा र तिहार दसैँ सकिएपछि तिहार आउँछ र उहाँहरूलाई हामीले भाइटिकाको चाड बुझाउँछौँ भाइ टिकामा आफ्नो दाजुहरूलाई टिकाहरू लगाएर ऊ योहरू गरेर देखाउछौँ र र हाम्रो त्यो चाडमा पनि हामीले हाम्रो दाजुभाइलाई मान मान गर्छौँ र उहाँहरूले उहाँहरू धेरै खुसी हुन्छन् हाम्रो हाम्रो ऊ यो संस्कृति देखेर र हाम्रो संस्कृति धेरै हाम्रो संस्कृतिमा त्यसरी रमाइलो गराउनका लागि बजा बजार संस्क म्युजिकहरू बजाउँदाखेरि हामीले मादल डम्फुहरू ऊ यो गरेर बजाउँछौँ र तर अहिले त त्यस्तोहरू मान्छेहरूले गर्न छोडिसके छ र अहिले त धेरै म्युजिक इन्सट्रुमेन्टहरू निस्केको छ जस्तै गिटार भयो पियानोहरू भयो तर नेपालीको चाहिँ हाम्रो संस्कृतको चाहिँ मादल मादलहरू हो